भारतीय समाजमा धर्मको महत्त्वपूर्ण भूमिका छ जस्तै विभिन्न धर्महरूमा मानवता नै सर्वश्रेष्ठ धर्म हो भन्ने कुरा बारम्बार दोहोर्याइरहेको हामीले पाउँछौँ र सबै धर्मले नै मानव धर्मलाई नै प्राथमिकता दिइरहेको हामीले पाउँछौँ र सोही कुराहरूलाई अघि सबै धर्मले प्रमुखताका साथ लिएर सबैजनालाई एकता एक सूत्रमा बाँधेर एकता कायम राख्न सकिन्छ र त्यसलाई चाहिँ विविधतामा एकता कायम राख्न सकिएको हो भनेर हामी गर्वसाथ भन्न सक्छौँ र हामी सम्पूर्ण नागरिकहरूको पनि महत्त्वपूर्ण भूमिका भनेको नै सम्पूर्ण धर्ममा भएका राम्रा राम्रा गुणहरूलाई एक ठाउँमा ल्याएर मानवतालाई नै सर्वश्रेष्ठ धर्म बनाउनुपर्छ भन्ने टेक लिनु हो